सर्वप्रथम म मेरो शारीरिक स्वास्थ्यलाई महत्त्वपूर्ण दिन चाहन्छु अनि दोस्रो मेरो परिवारलाई मेरो परिवारको स्वास्थ्यलाई परिवारको जीवनलाई म महत्त्वपूर्ण दिने गर्छु अनि सँगसँगै मेरो गाउँवासी मेरो समाजलाई म दिन चाहन्छु र अनि मेरो देश राष्ट्रलाई म धेरै नै महत्त्वपूर्ण दिन चाहन्छु